बिरुवा उमार्न चाहिँ हाम्रो कुन माटो प्रयोग गर्छ भन्दाखेरि चाहिँ त्यही अब घर छेउतिर अब बारीको माटोहरू हामी प्रयोग गर्ने गर्छौँ अब नर्मल माटो जहाँ चाहिँ बारीतिर हुन्छ त्यही हामीले प्रयोग गर्ने गर्छौँ र मल हामी प्रयोग बिरुवाहरूको लागि अफकोर्स गर्नुपर्छ किन भन्दाखेरि अब मल बेगर त केही पनि उम्रिँदैन बिरुवाहरू भयो रुख रुख रुखहरू भयो अन्त फुलहरूको लागि मलहरू त चाहिन्छै चाहिन्छ अब मल चाहिँ हामी नर्मल हामी गाईहरू बस्ती बस्तीतिर त अब गाईहरू पालन हुन्छ गाई गोरुहरू अन्त बाख्राको मलले पनि हुन्छ तर अब प्रायः जस्तो चाहिँ हामी अब गाईको मलले चाहिँ बिरुवाहरू रोप्ने गरेको छौँ अहिलेसम्म चाहिँ हामी त्यो बजारको त्यो अरू मलहरू चाहिँ हामी प्रयोग गर्ने गर्दैनौँ किनभने अब त्यो बजारको मलहरू चाहिँ अब बारीको लागि चाहिँ एकदम हानीकारक हो पैह्रोहरू जान्छ त्यस्तो मलहरू यु युज गऱ्यो भने चाहिँ प्रयोग गऱ्यो भने चाहिँ त्यस्तो मलहरू चाहिँ किनेको मलहरू चाहिँ जतिसक्दो अब लाउनु हुँदैन बारीतिर भयो रुख बिरुवातिर भयो लाउनु हामी मल मल लाग्दैन हामी चाहिँ घरमै अर्ग्यानिक मल हुन्छ गाईहरू पालेकोलाई सबलाई याद हुन्छ अब त्यही गाईकै मलहरू लाउने गर्छौँ फुलहरूतिर पनि हामी चाहिँ एकदम अर्ग्यानिक मलहरू लाउने गर्छौँ अन्त यदि अब गाईको मलहरू अब अरू फुल राम्रो राम्रो अर्किडहरू रोप्नु पऱ्यो भने चाहिँ हामी जङ्गलबाट मल ल्याउने गर्छौँ जहाँ चाहिँ पत्करहरू भक्कु थुप्रेको हुन्छ त्यहाँ चाहिँ मुनि मुनि निकाल्दै हेऱ्यो भने चाहिँ त्यहाँनिर मल बसेर पत्करहरू झारपातहरू थाक थाक भएर बसिरहेकोमा चाहिँ मल मुनिबाट हेर्नुपर्छ मल भइरहेको हुन्छ त्यो मल एकदम राम्रो हुन्छ त्यो मल लिएर चाहिँ हामी रोप्ने गर्छौँ फुलहरू चाहिँ अनि माटोसँग मिक्स गरेर माटो कालो माटोसँग मिक्स गरेर चाहिँ हामी बिरुवाहरू रोप्ने गरेका छौँ अहिलेसम्म चाहिँ